मेरो प्रश्न छ के तपाईँको कुनै मनपर्ने पुस्तक चलचित्र वा टिभी सो छ त्यसमा तपाईँलाई के मनपर्छ मेरो जवाब छ मलाई रेडियो मनपर्छ टिभीमा चाहिँ देशभरिको विज्ञापनहरू दिन्छ हुन त त्यो विज्ञापनमा चाहिँदो चाहिँदै कुरा हो तर समाचार सुन्नुपऱ्यो भने अथवा कुनै एउटा कार्यक्रम कुनै एउटा कार्यक्रम भन्दाखेरि गाउँले सभाकै उदाहरण लिउँ सुन्नुपऱ्यो भने रेडियोले चाहिँ सरासरी भन्छ टिभीले चाहिँ बि क बिचबिचमा विज्ञापन सुनाउँछ त्यसले गर्दाखेरि विज्ञापन ले भन्दा समाचार साह्रै लामो जान्छ जस्तो लाग्छ मलाई र टिभीभन्दा चाहिँ मलाई रेडियो नै मनपर्छ वर्ष अघिदेखि मैले सानै उमेरदेखि रेडियो सुन्दैआएको हुँ रेडियोमा चाहिँ समाचार फटाफटी आफ्नो समयसम्म भन्छ अनि कुनै एउटा कार्यक्रम पनि एउटा समयदेखि अर्को समयसम्म फटाफटी दिन्छ त्यसपछि मात्रै विज्ञापनको स्तम्भ हुन्छ सुन्ने भए विज्ञापनको स्तम्भ सुन्दा भयो र मलाई चाहिँ रेडियो प्रोग्राम मनपर्छ